अहिलेको समयमा टेक्नोलोजीहरूले धेरै प्रकारको हामीलाई हानि पुर्याउँदछ हामी पहिलेको समयहरूमा हामीले आफ्नो लुगाहरू धुनको निम्ति हामीले हातले युज गर्दैछौँ तर अहिलेको समयमा वासिङ मसिनहरू ल्याएर धेरै प्रकारको हामीले आफ्नो फिजिकल्ली हामी अनफिट पनि हुँदै गइरहेछौँ हामी केही कुरो पकाउनुको निम्ति हामी आगोहरू फुक्थ्यौँ तर अहिलेको समयहरूमा इलेक्ट्रिक चुलाहरूले त्यो कुरोहरू खाइरहेको छ हामी धेरै प्रकार बाट हामीलाई क्षति पनि पुर्याइरहेको छ हामी पहिलाको समयमा हेर्यौँ भने हामीले सानो ससानो कामको निम्तिमा पनि हामीले आफ्नो शरीरिक बलहरू लगाउँदै थियौँ तर अहिलेको समयहरूमा यो कुराहरू हटिँदैगएको छ हामी दिन प्रतिदिन अन्हेल्दी साथै हाम्रो शरीरमा धेरै प्रकारको रोगहरू पनि आउँदछ हामीले कामकाज नगर्नुको कारण हरेक थोकहरू मे मेकेनिकल कुरोहरूले गर्नुको कारण लाइक हामी पहिला हामी साइकलहरू कुदाउँदै थियौँ हामी आफ्नो शरीरलाई पनि फिट भएर हामी यातायातहरू पनि गर्दैथ्यौँ तर अहिलेको समयहरूमा बाइकले हाम्रो टाइम त बचाउँदछ तर हामीलाई धेरै कुरामा हामी बिहान उठेर बाइक खोलेर सिधा हामी जान्छौँ तर त्यो समयमा हामीले साइकलहरू चलाउँदा हाम्रो फिजिकल पनि हामी फिट हुनुसक्थ्यौँ होला साथै हामीले फोनहरूको युजहरू हामीले पहिला कागज खबर कागजहरू हामीले पढेर हामीले आफ्नो संसारमा भएको खबरहरू हामी हेर्दैथ्यौँ तर अहिले फोनहरू हामीले बिहान उठेर खबर कागजको बद्ली आँखाहरूतिर त्यसले प्रभावहरू पर्दछ साथै हामीले चलाउने कुरोहरू हामी हामीले लाइक हामी मसलाहरू पिस्दाखेरि हामीले सिलौटो लोहोरोहरूतिर हामी पिस्दथ्यौँ तर अहिलेको समयमा मिक्सीहरूले हामीलाई धेरै धेरै हार्मफुल पनि परेको छ किनकि त्यसबाट हामीले त्यो स्वादहरू पनि हामी गेन गर्नुसक्दैनौँ साथै मिक्सीहरू चलाएर हामीले आफ्नो आफ्नो हेल्थको निम्ति हामीले असल कुरो त हेर्दैछौँ तर हामीले छिटोपना पनि हामी हेर्दैछौँ तर त्यसको डिसएड्भान्टेजहरू पनि थुप्रै प्रकारकोहरू छ हामी साथै अहिलेको टेक्नोलोजीले हामीलाई सुविधा पनि गर्दैछ तर कतै न कतै कुनै रूपबाट हामीलाई अनहेल्दी पनि बनाउँदैछ